हेलो हेलो हजुर हजुर म निस्सी टुर ट्राभल्सबाट बोल्नुभएको हजुर तपाईँ के फेमलीहरूसित आउनुहुने या हजुर हजुर गाडीभन्दा राम्रो चाहिँ म तपाईँलाई सजेस्ट गर्छु हाम्रो दार्जिलिङको होइन टोय ट्रेन जे चाहिँ ब्रिटिसहरूले बनाएको थियो तपाईँलाई थाहै छ हो अन्त अगर तपाईँले गाडी गाडीमा नघुमेकै राम्रो किनकि अब तपाईँले टोय ट्रेनको टाइम पनि हो होइन ढिलो ढिलो हिनिन्छ त्यहाँपछि राम्रो के हो कुरा चाहिँ कतिवटा कुराहरू तपाईँलाई हेर्नु मज्जा आउँछ होइन त्यहाँको भ्यूहरू कतिवटा कुराहरू पनि तपाईँ सिक्नुसक्छ बुज्नुसक्छ राम्रोसँगले टोय ट्रेनमा चाहिँ तपाईँको राम्रो हो अगर तपाईँ टुर गऱ्यो भने तपाईँलाई टोय ट्रेनै सजेस्ट गर्छु भन्दा बेला टिकेटको भन्दा टोय ट्रेनको तपाईँको टू हन्ड्रेडजस्तै पर्छ टू हन्ड्रेड हजुर हजुर तपाईँले तपाईँलाई अब दार्जिलिङ घुम्नु छ होइन अब टोय ट्रेनबाट तपाईँ टोय टोय टोय ट्रेनबाट तपाईँ जङ्कसनबाट सुरु हुन्छ होइन अनि तपाईँ त्यहाँ सुकनाको बाटोहरू हेर्नु सक्नुहुन्छ होइन अनि रङटङ हो तिनधारे घुम्नु सक्नुहुन्छ होइन अनि आज पनि बहुत हजुर हजुर होटल होटल त्यहाँ थुप्रै छ होइन म

थ्री डेज वान नाइटको लागि हजुर मेरै कन्ट्याक्टमा छ होइन पुरा होटल कुमारी कुमारी होटेल हो होइन त्यो होटलको नाम चाहिँ अनि तपाईँ एकपल्ट कुमारी होटल हजुर तपाईँ एकपल्ट यहाँ भिजिट गर्नु होइन हजुर

ब्रेकफास्टमा अब तपाईँले चिन्ता गर्नु परेन ब्रेकफास्टमा नर्मली ब्रेडहरू होइन रोटी सब्जी पुरी सब्जीहरू हुन्छ होइन थुप्रो टाइपको आइटम्सहरू छ ब्रेकफास्टमा डिनरमा सबै हुन्छ अन्डा पनि हुन्छ हजुर तपाईँ एकपल्ट यहाँ आउनुहोस् होइन मसित कन्ट्याक्टमा रहनुहोस् होइन म तपाईँलाई सबै कुराहरू डिटेल्समा भनिदिन्छु हो अनि तपाईँलाई म यो वाट्सएपमा पनि हजुर हुन्छ हुन्छ वाट्सएपमा म तपाईँलाई सबै डिटेल्सहरू हालिदिन्छु ल ल हुन्छ